हलो हजुर ए भुटान जाने बाटो त तपाईँको यो बाटो हो के अरे जयगाउँब बाट जाने गइन्छ दलसिँहपाडा जयगाउँहरू भएर अनि कति रुपियाँ भन्दाखेरि तपाईँको पर्छ तिन हजार जस्तो ए हुन्छ म लगिदिन्छु नि यताउती पारेर कताबाट हुन्छ छिटो गरेर तपाईँ चाहिँ जानु चाहिँ कुन चाहिँ जगा जानुपर्ने भुटान घुम्ने जग्गा जानुहुने कि गुम्बातिर जानुहुने कि गुम्बातिर जानुहुने ए हुन्छ म लगिदिन्छु नि तपाईँलाई कुन चाहिँ गुम्बा जानुहुने के अरे थिम्पू वे के अरे थुप्रै छ यहाँ गुम्बाहरू कुन चाहिँ नि गुम्बा अब छेउको गुम्बा जानुहुने कि टाढाको गुम्बा जानुहुने कि ए हुन्छ तपाईँहरू चाहिँ कहाँबाट आउनुभएको ए कालचिनीबाट आउनुभएको ए कतिजना आउनुहुन्छ त अब गाडीमा त यहाँ भुटानबाट पस्नुको लागिन् त पिछाडि दुईजना अगाडि दुईजना मात्रै बस्नु पाइन्छ अब तपाईँहरूलाई हुन्छ कि हुँदैन चारजनाको लागि त दुई दुइटा गाडी गर्नुपर्छ ए ल ल हुन्छ दुइटा गाडी गर्नुहोस् मेरो साथीको पनि गाडी छ एउटा मिलाइदिन्छु नि हुन्छ हुन्छ ए ल त हुन्छ तिन हजार जस्तो चाहिँ मिलाउनुपऱ्यो दुइटा गाडीलाई ल